मैले दुई महिना अगाडि नै भ भनेको होला एउटा लोकल दोकानबाट मैले रनिङ सुजहरू किनेको थिएँ अन्त दुई महिना भयो चलाएको अहिलेसम्म राम्रै छ अहिलेसम्म नै नयाँ जस्तै नै छ किनभने यसको सोल एकदमै राम्रो छ माथिको फेब्रिकको क्वालिटी पनि एकदमै राम्रो छ मेरो कलेज एकदमै टाडो पर्छ अनि मेरो गाउँबाड गाडीहरू धेरै जाँदैन गाडीहरू अभाइलेबल भएको भने दस बजेदेखिको हुन्छ मेरो कलेज भने पुग्नु पर्ने दस बजी हो अनि म दस बजी नै हिँडेर हुँदैन र त्यसले गर्दाखेरि म हिँडेर जानु पर्छ हिँडेर जाँदाखेरि खाडलहरू पुरा छन् अनि म एकदमै खुट्टा घिसारेर हिन्ने बानी भएको छ र जुत्ताहरू एकदमै मेरो छिट्टो बिग्रिहाल्छ तर यो जुत्ताको चाहिँ सोल एकदमै मोटो भएकोले गर्दाखेरि चाहिँ अहिलेसम्म नै टिकिरहेको छ अरू जुत्ता लगाउ लगाएर हिँड्दाखेरि एकदमै खुट्टा दुख्छ लामो हिँड्यो भने पनि धेरै खुट्टा दुखेर हुन्छ तर यो जुत्तामा चाहिँ एकदमै आराम छ मैलाहरू भइहाल्यो भने पनि यो जुत्ताको माथिपट्टिको फ्याब्रिकको बनेको हुनाले यसले धोएर सुकाउँदा पनि हुन्छ एकदमै सफा भइहाल्छ एकैछिनमा त्यस्तो केही मेहनतहरू गर्नु पर्दैन एसको कलर पनि जाँदैन अनि स्क्राचहरू पनि धेरै कम्ति हुँदैछ किनभने यो एकदमै रेजिस्टेन्ट भएको हुनाले गर्दाखेरि पानी पानी झरीतिर पनि एकदमै राम्रो किनभने यो कुहिँदैन अन्त मक्केको पनि छैन किनभने यहाँनिर मेरो गाउँमा धेरै पानी पर्छ तर पनि अब जुत्ताले चाहिँ अब फापी रहेको छ